जस्तो कि किचनमा खाना बनाउनु त अब लेडिसहरूले जानेकै हुनुपर्छ सबै लेडिसले जानेकै हुनुपर्छ कतिजनालाई आउँदैन त्यति साह्रो पारा ठुलो हुइन्जेलसम्म अब आमाहरूले बनाएर काम लगाएकै हुँदैन सिकाएकै हुँदैन जान्दैनन् हामी त अब सानैदेखिको गरेको हुनाले गर्दा आउँछ राम्रै बनाउनु आउँछ अलिकति पनि मन लगाएर पनि बनाउनु पऱ्यो फटाफटी फटाफटी गरेर अत्तालिनु भएन मन पनि लगाएर बनाउनु पऱ्यो राम्ररी मन ध्यान लगाएर बनाउनु पऱ्यो अनि सब्जी बनाएर अब खाँदाखेरि चाहिँ मेरो चाहिँ छोराले थाहा पाइहाल्छ कि सानो छोराले थाहा पाइहाल्छ कि आज कसले बनाएको सब्जी भनेर चिनिहाल्छ सब्जी मैले बनाएको र अरूले बनाएको अनि त्यस्तै गरेर साथीहरूले पनि कतिजनाले कसरी बनाउनुभयो यो सब्जी कसरी बनाउनुभयो तपाईँले अचार कसरी बनाउनु भयो भनेर भन्नुहुन्छ अनि यस्तो यस्तो प्रकारले बनाउनु यस्तो यस्तो पाराले बनाउनु यस्तो यस्तो हाल्नुपर्छ यस्तो हाल्नुपर्छ यस्तो हाल्नुपर्छ यस्तो गर्नुपर्छ यस्तरी सब्जी ओइरेर कराईमा यस्तो यस्तो गर्नुपर्छ भनेर यति टाइमसम्म भुटेर पकाउनुपर्छ अनि त्यहाँबाट चाहिँ यो गर्नुपर्छ भनेर भनेर भन्छु साथीहरूले पनि सोध्छन् कतिजनाले अन्त जस्तो कि यो त्यो पनि खाने उयो नै हो अचार अचार पनि विभिन्न प्रकारले बनाउँछौँ आँपको अचार बयरको अचार मूलाको अचार बोडीको अचार धेरै किसिमको अचारहरू हुन्छ अचार पनि राम्रो बनाउँछु म साथीहरूले पनि मन पराउँछन् अचार पनि माग्छन् पनि अचार साथीहरूले बनाएको अनि त्यसमा उता जस्तो कि यता सेलरोटी सेलरोटी त हामी लेडिसले जानेकै हुनुपर्छ बनाउनु हाम्रो जे चाडमा पनि जस्तो चाडमा पनि सेलरोटी पाक्छ मरौ भन्यो बिहा भन्यो पूजा भन्यो तिज भन्यो जस्तोमा पनि सेलरोटी पाक्छ सेलरोटी बनाउँदाखेरि चाहिँ धेरैले पिठो बनाउन जान्दैनन् जब पिठो पहिला त ढिकीमा कुटिन्थ्यो ओखलीमा कुटिन्थ्यो अहिले त त्यो चलन छैन पिसाएर ल्यायो पिसाएर ल्याएर पिठो मोल्यो पहिलापहिलै मोल्नु हुँदैन कति पिठो छ त्यसलाई तिन किलो पिठो छ भने एक किलो जस्तो आँटा हाल्नुपर्छ एक डेढ किलो जस्तो आँटा हाल्नुपर्छ त्यहाँबाट अलिकति आदि किलो जस्तो सुजी हालिदियो भने नरम हुन्छ रोटी त्यस्तो गरेर गर्नुपर्छ अलिकति मैदा पनि हाल्नु सकिन्छ तर बेसी मैदा भयो भने चाहिँ कडा हुन्छ रोटी राम्रो हुँदैन अनि मज्जाले पिठो मोलेर हातबाट यस्तो झर्ने भएपछि चाहिँ त्यसमा अलिकति घिउ अलिकति सोँप धानजीरा भनिन्छ हामी हो त्यो धानजीरा अलिकति मेथी भुटेर रातोरातो बनाएर पिसेर पनि हाल्छु म चाहिँ अनि त्यस्तो गरेर मज्जाले फिटेर त्यसलाई एकछिन पास राखेर ताई बसाएर तेल हानेर ताई पुरा तात्तेपछि अब त्यो निकाल्ने त डाडु पन्युले निकालिँदैन डाडु पन्यु पन्यु चाहिँ यता झरना दुलो भएको पन्यु चाहिँ अब झुर्काहरू हुन्छ त्यो झुर्काहरू निकालिन्छ अनि तेल्लाई निकाल् रोटी निकाल्ने त अर्कै हाम्रो झीर भन्छ बाँसको बनाको हुन्छ तिखो त्यो झीरले निकालिन्छ रोटीचैँ मज्जाले हातमा पिठो लिएर मज्जाले हाल्नुपर्छ म त दुई फन्के पनि बनाउँछु एक फन्के पनि बनाउँछु सानो सानो मज्जाको अनि सबै मान्छेहरूले मन पराउँछन् मैले बनाएको पनि रोटी हामी दुईजना साथी चाहिँ मज्जाको बनाउँछौँ सेलरोटी जुलापी जत्रै जुलापी जस्तै जस्तै जस्तै जस्तै डबल रोटीहरू बनाउँछौँ सिङ्गल पनि बनाउँछौँ सेलरोटी बनाउनु मज्जा लाग्छ राम्रो लाग्छ सेलरोटीको मिठो पनि हुन्छ छिटो पनि बिग्रिँदैन मिठो पनि हुन्छ त्यहाँबड अब खीरहरू पनि जे चाडमा पनि खीरहेरू पाक्छ खीरहरू बनाइन्छ जस्तै चाडमा पनि खीर बनाइन्छ मरौमा नि खीरै हुन्छ यता अलिकति कामको दिन उएसमा नि अरूतिर के के पूजाआजामा नि खीर पनि खीरै हुन्छ खीरहरू पनि खीर बनाउनु पनि अब दुध चाहियो अलिकति नुनिया चामल अलिकति चाहियो दुध चाहियो हेरी हेरी अब कति खीर बनाउने बेसी हाल्यो भने बाक्लो भात जस्तो हुन्छ अनि खीरको लागि पनि मसलाहरू चाहिन्छ त्यस्तै काजु किस्मिस किस्मिस भन्दा पनि काजु हालेको सेन्टेड हुन्छ काजु हालेर एकदुईवटा किस्मिस हाल्यो अनि काजु हालेर बनायो भने अनि गरम मस्लाहरू चाइन्छ तेस्तो गरेर बनाउनुपर्छ अनि खीरलाई चाहिँ छेउमै बसिरहनु पर्छ अब चलाई राख्नुपर्छ अन्त अलिक खीर पनि बाक्लो होइन भात जस्तो लततत परेको खालको खोले भात जस्तो खोले माड जस्तो भयो भने चाहिँ राम्रो हुन्छ